मैले मिसो अनलाइन मिसोबाट एउटा कुर्ती मँगाएको थिएँ र त्यसको जस्तो मैले मगाको थिएँ त्यो अनुसारको कुर्ती चाहिँआएको छैन अनि त्यसमा चाहिँ कपडा एकदमै पात्लो आएको छ अनि जस्तो अनलाइन साइटमा देखाएको थियो फेब्रिक पनि एकदम डिफ्रेन्ट छ अनि त्यसको क्वालिटी पनि राम्रो छैन एकपल्ट धुँदा धेरै कलर गएर रङ उडि उडिरहेको उडिहालेको छ र यसको चाहिँ जुन प्रकारको पैसा तिरेर मगाएको कुर्ती हो त्यो प्रकारको कुर्ती चाहिँ आएको छैन र यो प्रडक्टबाट चाहिँ म एकदमै सन्तुष्ट छुइनँ